खेलकुदले गर्दा चाहिँ हाम्रो स्वास्थ्यमा चाहिँ अब धेरैवटा परिवर्तनहरू हुन्छ किनकि खेलकुद भन्ने बितिक्कै अब फिजिकल हेल्थ त अब आफ्नो धेरै नै राम्रो भइहाल्छ किनकि अब कुद्नु पऱ्यो उफ्रिनु पऱ्यो सबै बडी पार्ट्सहरूले अब सबै बडी पार्ट्सहरूको एक्सरसाइज भएको कारणले गर्दा पनि अब धेरै नै स्वास्थ्यमा परिवर्तन आउँछ आफूलाई नै अब एनर्जेटिक फिल हुन्छ भित्रैबाट वेटहरू पनि जस्तै मोटो नभए मोटेहरू छ भने पनि अब खेलकुदले नै गर्दाखेरि वेटहरू पनि ठिक्कै बेलेन्समा आउने गर्छ बडीहरू राम्रो बनिन्छ जस्तै जुनै कपडा लगाउँदा पनि फिट हुने बडीहरू बनिन्छ सिक्स प्याकहरू बनिने गर्छ बडीहरू फ्लेक्सिबल हुन्छ यस्तै कारणले गर्दा चाहिँ अब रोगहरूबाट पनि हामी धेरै नै टाडो भाग्छौँ खेलकुदले नै गर्दा किनकि डाक्टरको मेडिसिनभन्दा पनि राम्रो चाहिँ खेलकुदै हो